केही दिनअघि मात्र मैले रूपनारायण सिंहकृत भ्रमर उपन्यास किनेर ल्याएको थिएँ अनि त्यो उपन्यासलाई अध्योपान्त मैले पढेँ भ्रमर आधुनिक नेपाली उपन्यास यो उपन्यासले नेपाली समाज विशेष गरेर दार्जिलिङको नेपाली समाजलाई दर्साउने चेष्टा गरेको छ जहिले पनि हामी हाम्रो समाजको कुरा गर्दा हाम्रो साहित्य हाम्रो संस्कृति हाम्रो परम्पराको कुरा गर्दा हाम्रो अभाव र अपुगलाई बेसी हामी देखाउने गर्छौँ साहित्यमा पनि नेपाली साहित्यमा धेरैजसो अभाव अपुगको साहित्य नै धेरै लेखिन्छ समस्याका धेर कुराहरू हुन्छ तर भ्रमर उपन्यास यस्तो एउटा उपन्यास रूपनारायण सिंहले लेखेका छन् रूपनारायण सिंह आफै पनि पेसाले एकजना अधिवक्ता भएको कारणले गर्दा उनले खुब मिठो प्रकारले यस उपन्यासमा वकालत गरेका छन् शिक्षाको शिक्षाले नै समाजमा परिवर्तन ल्याउनसक्छ हरेक व्यक्ति शिक्षित हुनुपर्छ भन्ने एउटा सोच राखेर रूपनारायण सिंहले यो उपन्यासको माध्यमबाट नेपाली समाज र सुषुप्त रहेका नेपाली समाजलाई उठाउने नेपाली समाजका हरेक तह र तप्कामा बसेका अशिक्षित अल्पशिक्षित व्यक्तिहरूलाई कसरी शिक्षाको क्षेत्रमा अगाडि लाने भन्ने एउटा उद्देश्य राखेर उहाँले एउटा नयाँ दिशा बोध गराउने काम गरेको हामी पाउँछौँ र रूपनारायण सिंहको यो भ्रमर उपन्यासले सामाजिक ब मानिसहरूको एउटा जीवनमा ठुलो एउटा प्रभाव पारेको हामी देखिरहेका छौँ बुझिरहेका छौँ विशेष गरी नारी शिक्षालाई प्रधानता दिइएको छ नारीहरू शिक्षित हुनुपर्छ नारीहरू अब चुला र चौकाको काममा मात्र सीमित रहनु हुँदैन नारीहरू पनि शिक्षित भएर पुरुषहरूकै हाराहारीमा पुरुषहरूकै काँधको काँध मिलाएर अगाडि आउनुपर्छ भन्ने एउटा सन्देश पनि रूपनारायण सिंहको छ हुन त आजभन्दा धेरै वर्ष अगाडि अस अस्सी नब्बे वर्ष अगाडि लेखिएको यो उपन्यास रूपनारायण सिंहको भ्रमर उपन्यास त्यसताकको भारतीय नेपाली समाज अथवा दार्जिलिङको नेपाली समाजको कुरा गर्ने हो भने हाम्रो समाजमा शिक्षितहरूको जमात धेरै कम्ती थियो अशिक्षितहरूको सङ्ख्या धेर भएको समाज थियो त्यसमाथि पनि पुरुषप्रधान समाज भएको कारणले गर्दा नारीहरूलाई शिक्षा दिनबाट अलिकति वञ्चित गराइन्थ्यो नारीहरूलाई पुरुषहरूकै हाराहारीमा उभ्याउने हाम्रो समाज थिएन त्यसताक त्यस कारणले गर्दा त्यो समयमा दार्जिलिङमा पुरुषहरूको अलिकति मनमानी चलिरहेको एउटा अवस्थामा रूपनारायण सिंहले नारीहरूलाई पनि डक्टर बनाउनुपर्छ नारीहरूलाई पनि गुरुआमा बनाउनुपर्छ प्रोफेसर बनाउनुपर्छ स्पेसिलिस्टहरू बनाउनुपर्छ विभिन्न क्षेत्रमा नारी रोग विशेषज्ञहरू बनाउनुपर्छ स्त्री रोग विशेषज्ञहरू बनाउनुपर्छ अनि यसको साथसाथै नारीहरू पनि वकिल बन्नुपर्छ नानीहरू पनि शिक्षित बन्नुपर्छ भन्ने एउटा सन्देश यो उपन्यासको माध्यमबाट दिएका छन् र दार्जिलिङको सीमित परिधिभित्र मात्र होइन तर यो उपन्यासको माध्यमबाट बर्मामा बसेका नेपालीहरू आसाममा बसेका नेपालीहरू विभिन्न ठाउँमा छरिएर बसेका नेपालीहरू कलकत्ताको लिलुआतिरका बसेका ती मजदुरहरूको अवस्था हाम्रो समाज हाम्रो अवस्था हाम्रो जातिले पाएको दुःख विशेष गरेर कोइलाखानीतिर काम गरिरहेका मानिसहरू गोठ पालेर गाईगोठ पालेर बसेका नेपालीहरू ती गाईगोठमा काम गर्ने ती गोठालाको अवस्था गोठालाका नानीहरूको अवस्था शिक्षा नपाएका हाम्रो नानीहरूले भोग्नुपरेको दुःख अशिक्षित बनेर भोग्नुपरेको दुःख कष्टलाई पनि देखाउने चेष्टा गरेका छन् र यो उपन्यासको माध्यमबाट सामाजिक क्रान्ति ल्याउने चेष्टा रूपनारायण सिंहले गरेका छन् समाजमा शैक्षिक परिवर्तन आउनुपर्छ शिक्षाले नै व्यक्तिलाई परिवर्तन गर्नसक्छ समाजलाई परिवर्तन गर्नसक्छ अनि राष्ट्रलाई परिवर्तन गर्नसक्छ भन्ने सोच रूपनारायण सिंहको हामी देख्छौँ र त्यही सोच लिएर रूपनारायण सिंहले दार्जिलिङको एउटा केटो आधुनिक केटो यो उपन्यासको प्रमुख पात्र इन्द्रशेखर जो शिक्षाको निम्ति पढ्दै पढ्दै कलकत्ता पुग्छ विभिन्न ठाउँमा गएर उसले सेवाको कार्यहरू गर्छ अनि उसको नकारात्मक पक्षहरू भन्दा हामी यो उपन्यासलाई हेर्ने हो भने रूपनारायण सिंहका रूपनारायण सिंहले के अरे इन्द्रशेखरलाई केवल एउटा नारीहरूप्रति उसको आशक्तिलाई मात्र नदेखाएर उसले गरेको सामाजिक क्रियाकलाप मार्फत् उसले गरेको शैक्षिक परिवर्तनको माध्यमबाट उसले पढाएका ती अबोध नानीहरूको माध्यमबाट समाजमा एउटा क्रान्ति ल्याउने चेष्टा गरेका छन् र यो उपन्यासको पात्र वीणालाई हेऱ्यौँ भने मायालाई हेऱ्यौँ भने मोहनलाई हेऱ्यौँ भनेदेखि अनि अभिभावकको रूपमा देखापरेका हामी ललित सिंहलाई रणवीर सिंहलाई मैना देवीलाई हेऱ्यौँ भनेदेखि पनि त्यहाँबाट पनि विशेष गरेर त्यो समयमा पनि शिक्षाको क्षेत्रमा हाम्रो नेपालीहरू धेरै अघि बढेको र एउटा राम्रो समाजमा स्थापित भएर बसेको चाहे व्यापार वाणिज्यको क्षेत्रमा होस् चाहे शिक्षाको क्षेत्रमा होस् हरेक क्षेत्रमा अघि आएर एउटा राम्रो व्यवस्थित जीवनयापन गरेको कुरा हामी त्यहाँबाट बुझ्नसक्छौँ देख्नसक्छौँ र यो उपन्यासले एक त शब्द यसको शैली भाषाशैली खुबै मिठो छ शब्दहरूको प्रयोग खुबै राम्रो प्रकारले गरेका छन् रूपनारायण सिंहले छोटा छोटा वाक्यहरूको गठन गरेका छन् यो वाक्यहरू मार्फत् विद्यार्थीहरूले धेरै नयाँ शब्दहरू सिक्न सक्नेछन् धेरै नयाँ ज्ञानका कुराहरू पाउनेछन् यसको साथसाथै यो उपन्यासले उपन्यास मात्र होइन तर निबन्ध कसरी लेख्न सकिन्छ निबन्ध लेख्ने शैली के छ भन्ने कुरा पनि हामी यहाँबाट बुझ्नसक्छौँ जस्तो सूर्योदय यो उपन्यासभित्र एउटा पार्ट छ जुन पार्टभित्र सूर्योदयको वर्णन खुबै मिठो प्रकारले रूपनारायण सिंहले गरेका छन् र सूर्योदयको वर्णन मार्फत् हामी प्रकृतिको चित्रण प्रकृतिलाई नजिकबाट हेरेर कसरी वर्णन गर्नुपर्ने त्यो खुबै मिठो प्रकारले वर्णन गरेका छन् टाइगर हिलको वर्णन सुन्दर प्रकारको वर्णन छ र युवा पुस्ताको निम्ति युवा जमातको निम्ति प्रेम प्रसङ्गको पनि एउटा राम्रो मिठो एउटा उल्लेख यहाँनिर यो उपन्यासमा हामी पाउँछौँ र धेरै वर्षअगाडि लेखिएको भए तापनि आजको समाज आजको युवाको कुरा युवा पुस्ता विद्यार्थीहरू अनि शिक्षित जमात हरेकको निम्ति यो उपन्यास प्रेरणाको स्रोत बनेको छ यो उपन्यासले सामाजिक क्षेत्रमा शैक्षिक क्षेत्रमा एउटा नयाँ दिशा दिने चेष्टा गरेको छ र यो उपन्यास पठनीय छ स्मरणीय छ उल्लेखनीय छ यो उपन्यासले नयाँ शब्द नयाँ शैली नयाँ परिपाटी लेखन शैलीलाई अनि हाम्रो लेखन शैली पुरातन जुन लेखन शैली थियो त्यो लेखन शैलीलाई पनि त्यहाँ गएर एउटा नयाँ दिशा बोध गर्ने लेखन शैलीलाई पनि एउटा नयाँ दिशामा लेख्ने प्रेरणा रूपनारायण सिंह मार्फत् हामीले देखेका छौँ र उनले आधुनिक नेपाली उपन्यास लेखेर आज पनि त्यो उपन्यास त्यत्तिकै सान्दर्भिक छ युवा पुस्तालाई त्यत्तिकै सुनिरहुँ जस्तो लाग्ने पढिरहुँ जस्तो लाग्ने छ र विद्यार्थीहरूको निम्ति आजपर्यन्त यो उपन्यास अति नै उपयोगी बनेको छ र शिक्षाप्रद पनि छ